गायनका लागि चाहिँ म दिनमा खास गरी चाहिँ आबो ज्यादा सिक्ने गर्दिनँ जब पनि अब कामहरूदेखि फुर्सद पाउँछु त्यतिबेला अब एकछिन बसेर गीतहरू सुन्ने गर्छु त्याँदेखिन् अलिकिति त्यस्लाई सिक्ने कसरी गाउने त्यस्कोमा सुर तालहरू कसरी मिलाउने हौ त्यस्तोहरू अब समय समयमा चाहिँ सिक्छु साह्रै बेसी मात्रामा चाहिँ सिक्दिनँ जस्तै ज्यादा मात्रामा चाहिँ म बिहान उठेर बिहानको समयमा एकछिन गुनगुनाउने गर्छु अनि साँझपखमा साँझपखमा पनि जस्तै अब जस्तै पाँचबजेतिर भएपछि अलिक एक प्रकारको सुनसान हुन्छ त्यो समयमा चाहिँ मलाई साह्रै गाउनु मन लाग्छ त्यही समयमा म चाहिँ गीत गाउने गर्छु